हेलो ए मेरो नानी क्लास आउँछ नि कस्तो क्लास गर्दैछ होला हजुर हजुर

हजुर हजुर त्यही त म त आउनु भ्याएको छुइनँ कि त्यही भनेर चाहिँ सोधेको नि कस्तो क्लास गर्दैछ के गर्दैछ भनेर सोधेको नि

हजुर हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ हजुर हजुर हजुर हजुर मलाई त

हजुर हजुर हजुर कति जस्तो लाग्छ होला है

ए हुन्छ हुन्छ

हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ह हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर ह हुन्छ हुन्छ हजुर हजुर

हजुर

हुन्छ हुन्छ हुन्छ हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद